आज हामी यो पहाडी क्षेत्रमा नेपाली भाषाहरू नेपाली भाषाले कतिवटा क्षेत्रमा भाषाको कतिवटा कुरा असुविधा उनीहरू राम्रो छ हामी घरमा जुन भाषा बोल्छौँ आफ्नो परिवारसँग आफ्नो आफ्नो घर मान्छेहरूसित भेटेर र जति पनि आफ्नो अफिसतिर नै स्कुलदेखि लिएर सब कुरोमा नेपाली भाषा बोल्छौँ कतिवटा कुरोमा राम्रो हुन्छ र धेरै उयसमा चाहिँ विकासमा चाहिँ अब बाहिर जाँदाखेरि कतिवटा कुरो नेपालीको भाषाले गर्दाखेरि चाहिँ धेरै नै एउटा सहयोग हुन्छ जसले चाहिँ अब कुनै पनि अब अरू भाषामा उनीहरूलाई असुविधा हुन्छ र नेपाली भाषाले चाहिँ उनीहरूले धेरै नै सहज गरेको हुनाले अफिसतिर पनि उनीहरूले अफिसको स्टाफहरूसित एउटा राम्रो व्यवहारसित आफ्नो भाषामा बोल्नु सकिन्छ बुझाउनु सक्छ र उनीहरूरले जुन अफिसको स्टाफहरूले उनीहरूलाई एउटा कतिवटा एउटा कागजमा सब्मिट गरेकोमा उनीहरूले एउटा पढेर उनीहरूले बुझाइदिनु सक्नु हुन्छ यसको लागि चाहिँ हामी यस्तो एउटा गाउँ समाजमा कुनैको एउटा कतिवटा कुराको असुविधा बाटो घाटोको बिजुली पोलको ले गर्दा असुविधा लु हामी कागज बझाउनु जान्छ यसमा आफ्नो नेपाली भाषाले लेखेर गएर चाहिँ आफ्नो भाषामा जुन जसले लेख्छ त्यो भाषा उसले छर्लङ्ङसित बुझेर चाहिँ आफूले जुन चिज सोचेको थियो त्यो चिजमा चाहिँ आफूले जुन सब्मिट गरेको कागज चाहिँ आफूले जुन चिताएर गएको कागज चाहिँ आफूले पढेर चाहिँ विचार गरेर सोचेर चाहिँ उसले आफ्नो अफिसमा चाहिँ बुझाएर आज उसको आफ्नो काम नेपाली भाषाको आफ्नो काम लेखेको लिखितको साथमा चाहिँ आफ्नो काम चाहिँ उसले चाहिँ आफ्नो सजिलोसित नै उसले आफ्नो प्रत्येक कुरामा नै उसले सजिलो पाराले उसले आफ्नो काम हासिल गर्नु सक्छ भन्ने चाहिँ एउटा नेपाली भाषामा चाहिँ धेरै नै एउटा मान्छेले मान्यता पनि पाएको छ र प्रत्येक कुरामा अफिसमा अहिले धेरै कतिवटा नेपाली भाषाको मान्यताले गर्दा अफिसको कागज पत्रदेखि प्रत्येक कुरामा नै स्कुल अगर स्कुलमा चाहिँ कागज पत्रले नेपाली भाषाको मान्यता धेरै एकदम सजिलो र सुविधा भएको छ भन्ने